हेलो हजुर हजुर बहिनी

कत्तापट्टि कुन चाहिँ कुन चाहिँ पट्टि कुन चाहिँ ट्याप हो कहाँ भन्नु त बहिनी म चिन्छु बहिनीलाई ए हजुर हजुर अँ अँ अँ हजुर हजुर अँ कत्तापट्टिको तपाईँको त्यो किचन बेसिनको हो कि या टोइलेटको ट्याप कुन चाहिँ ट्याप चाहिँ प्रब्लम भयो बाथरुमको भनेपछि त्यो त्यसमा बाथरुममा चाहिँ के छ तिम्रो त्यो गिजर टाइपको छ कि त्यो एउटा मात्रै नल छ कि

अँ अच्छा त्यसमा चाहिँ त्यसमा चाहिँ मैले त्यो कता कुन चाहिँ नल चाहिँ बनाउनु पर्यो होइन यस्तो हुन्छ नि त हाम्रो चाहिँ फेरि पल्मबरहरूको चाहिँ अलिकति त्यो दामहरू ट्यापको कुन चाहिँ कस्तो खाल्के ट्याप हो कहाँ चेन्ज गर्नु त्यसको अलिअलि भिन्नै दाम हुन्छ कि बहिनी अन्त कता चाहिँ हो खास चाहिँ भने फछि के को चाहिँ हो ए

अच्छा अच्छा अँ ठिकै हो कि बहिनी तर अब म त माथि सिङमारीमा छु आउनु टाइम लाग्छ फेरि मेरोमा बाइक पनि छैन हो अनि अब मलाई त पैसा ठिकै हो कि तर अब अलिकति अब चार्ज अब यत्ति बेला भइसक्यो चार्ज पनि त ला अलिक बेसी लाग्छ बहिनी किन भने म त त्यहाँनिर एउटा घरमा काम गर्दैछु यहाँनिर मैले त त्यहाँ छोडेर आउनु पर्छ उनीहरूलाई सम्झाइवरि अन्त मेरो त चार्ज त अन्त बेसी लाग्छ त बहिनी मलाई त अब त्यहाँनिर आउनु जानु अब अहिले यहाँबाट आउनु पऱ्यो मैले गाडी कि त एउटा रिजर्भ गर्नुपर्यो पाँच हजार त लाग्छ बहिनी मलाई ट्याप ट्याप छ कि छैन ट्याप ट्याप चाहिँ छ कि छैन अर्को केही लिएर आउनु पर्छ ट्याप पनि उम् अँ त्यसको लागि नि त लाग्छ नि बहिनी मैले कल पनि किन्नु पर्यो एउटा होइन कल त्यहाँनिर म सिङमारीमा छु र अलिकति त्यहाँ जग्गा दोकान छ त्यहाँ म किनेर ल्याउँछु तर पाँच त अँ प्लास्टिककोले चल्छ अहिले अँ हुन्छ हुन्छ तर मलाई अलिकति अब पाँच हजार चाहिँ लाग्छै मैले किनभने मैले अब आउनु पर्यो त्यहाँ फेरि फर्किँदा तिम्रोमा बनाएर फर्किनु पर्यो टक्भरबाट कति भयो त्यहाँनिर बहिनी पोसाउँदैन त फेरि म त्यहाँबाट फर्किनु पनि पर्यो उकालो होइन पैँतालिस सौ दिनु नि लु पैँतालिस सौ दिनु ल पाँच सौ घटिदिएँ बहिनी ल चार हजार पनि होइन पैँतालिस सौ ल बहिनी ल ल म अब आउँछु कि तर अब टाइम लाग्यो नि बिस मिनट त लाग्छ नि हिँड्नुको लागि त्यहाँ आइपुग्नु लागि ल हुन्छ हुन्छ बहिनी लु आएँ म ल ल ल ल हुन्छ हुन्छ हवस् बहिनी